मैले भर्खरै मात्र एउटा जुत्ता अनलाइन्स अनलाइन्स उयोबाट मगाएको थिएँ फोटो पिक्चर्समा हेर्दा राम्रो नै थियो रिभियूज पनि राम्रै नै थियो तर त्यसको डेलिभरी जब भयो त्यति बेला चाहिँ आउँदा एक साइज सानो एक साइज ठुलो आयो अनि कलर पनि निकै फेड भएको आयो अनि मलाई त्यो चाहिँ मन परेन अनि मैले त्यसलाई रिफन्ड गर्न खोज्दा रिफन्ड गर्न नभए रिफन्ड नभए रिअडर अर्को रिप्लेस गर्न खोज्दा त्यो पनि भएन अनि त्यो कारणले चाहिँ मलाई त्यो अनलाइन सुजको चाहिँ ठ्याक्कै मनपरेन